हाम्रोतिर त अब त्यस्तो अब अरू त केही गर्दैन त्यही अब अदुवा रोप्छ अलैँचीहरू अरू तोरीहरू रोप्छ त्यस्तै हो अरू त के गर्छ त्यस्तो केही गर्दैन अब त्यो अलैँची अदुवाहरूमा पनि टाइम पुरै दिनुपर्छ पानी लगाउनु पर्यो अदुवालाई त गोड्नुपर्यो उयो मल ओछ्याउनु पर्यो त्यो झ्यास ओछ्याउनु पर्यो टाइम त्यसले नै खान्छ अलैँचीलाई पनि त पुरै स्याहार्नुपर्छ अन्त त्यस्तो बाहिरको अरू के के गर्ने चाहिँ टाइम मिल्दैन अब यस्तो के के गरेपछि उयो खोर्सानीहरू पनि रोप्छ खोर्सानीहरूलाई पनि टाइम दिनुपर्छ त्यस्तो बाहिरको अरू उयोहरू चाहिँ गर्दैन यही खोर्सानी रोप्ने भयो अदुवा भयो अलैँची भयो त्यो तेरीहरू रोप्छ अलिअलि पहिलातिर चाहिँ कोदोहरू पनि रोप्थ्यो अहिले रोप्दैन मकै रोप्छ मकै अब टाइम टाइममा मकैको त समय हुन्छ अदुवाको पनि समय हुन्छ अलैँचीको चाहिँ अब अलैँचीलाई चाहिँ टाइम दिइरहनुपर्छ अब पानी हाल्नुपर्यो त्यसलाई स्याहार्नुपर्यो गोड्नुपर्यो बोट सफा गर्नुपर्यो टिप्ने टाइम अक्टोबरतिर टिप्नुपर्यो खेताला लगाउनुपर्यो पुरै टाइम लाग्छ त्यसै कारण अरूहरू चाहिँ गर्दैन अब फाल्टुहरू चाहिँ गरिबस्दैन